यो जनावर चाहिँ हामीलाई किन मन पर्छ भने अब जनावर त अब मान्छे जस्तै हुन्छ आधा बेहोराहरू चाहिँ बिचरा कस्तो माया लाग्छ बिरालो त छ हाम्रो घरमा कुकुर त छैन कुकुर पनि पहिला पालेको हो माया लाग्छ जनावरदेखिन् चाहिँ अब माया जनावर कसलाई मन पर्दैन मन पर्छ नि अन्तखेरि के अरे मेरो छोराले पनि पुरा मन पराउँछ जनावरहरू त बिरालो छ हाम्रोमा बिरालो राम्रो छ कुकुर पनि पुरा पालौँ भन्छ नि तर म पाल्दिनँ किनभने कुकुर पालेपछि झमेला हुन्छ फेरि पहिला पनि पालेर त्यस्तै भएको माया लाग्छ मर्छ त्यही कारणले चाहिँ कुकुरहरू पनि पाल कुकुर पालेको छुइनँ बिरालो चाहिँ छ मन पर्छ मलाई पुरा मन पर्छ जनावर चाहिँ